मैले अस्ति बिस एक्काइस तारिकको उयोसमा अन्त अनलाइनबड हेयर स्टोर ड्राइभ भन्नेमाबाट एउज एउटा वान जुत्ता मगाएको थिएँ अन्त त्यसमा त उनीहरूले थर्टी पर्सन्टेज डिस्काउन्ट दिएको थियो मेक्सिमम् त्यो जुत्ताको प्राइस अब नर्मली किन्यो भने फोर्टी फाइभहरू पर्छ फोर्टी फाइभ हन्ड्रेडहरू पर्छ त्यहाँ मलाई तर त्यहाँनिर ट्वेन्टी फाइभ गऱ्यो होइन स्कट लो प्राइस अब हामीले अब नर्मली किनेको भन्दा लो प्राइसै पऱ्यो तर अब त्यो जुत्ता आबो जस्तो मैले रिसिभ गरेँ त्योभन्दा अब क्या नर्मली अब यहाँनिर जुत्ता किनेकोभन्दा चाहिँ अब कहाँको गुणा बेटर अब बेटर हुँदो रहेछ अब अनलाइन स्टोरहरूमा मैले पनि अब पत्याइनँ पहिला दाजुहरूले भन्थ्यो किन् किन् भन्थ्यो अनलाइन स्टोरबाट तर मलाई अब त्यस्तो विश्वास लाग्थेन अहिले चाहिँ अब मैले किन्नु थालेँ अब निकै भयो मेक्सिमम् सिक्स मन्थहरू भयो यहाँ दार्जिलिङ आएको त्यहाँदेखि मैले नलाइन उयोबाट सपिङहरू गर्न थालेँ अन्त सुजहरू पनि राम्रो पाउँदोरहेछ अन्त त्यही हो जम्पर कोही बेला उयोहरू हुन्छ नराम्रो आएको हुन्छ होइन